अब कसैलाई कुकिङमा पेसातिर अब त्यो रुपियाँमा चाहिँ अब अँगाल्नु मनलाग्यो भनेदेखि चाहिँ यतातिर मेरो वरिपरि भनौँ नै भने हाम्रो लोकल एरियामा चाहिँ यो कुकिङ इन्सटिट्युसनहरू छैन र यो इन्सटिट्युसन हामीले कुकिङ सिक्नुको लागि चाहिँ हामीले सिलगढी जानुपर्ने हुन्छ र सिलगढीमा चाहिँ धेरै राम्रो राम्रो होटल म्यानेजमेन्टहरू छन् त्यसमा नानीहरूले सिक्नुसक्छ